मलाई चाहिँ यस्तो लाग्छ कि अहिलेको वर्तमान परिदृस्यमा चाहिँ विज्ञापन भन्दा चाहिँ अब आफ्नै फोन फोनमा नै हामी सबै कुरा देख्न सक्छौँ र हाम्रो समाजमा भएको धेरै कुराहरू हामी यी जो मानिस छेउमा हुँदैन टाढो टाढोमा हुन्छन् त्यो सबै कुराहरू हामी समाजिक सञ्जालमा नै देख्न सक्छौँ